र हाम्रो यहाँ कालिम्पोङमा चाहिँ यो कालिम्पोङ चाहिँ हर्टिकल्चर एग्रिकल्चरको जग्गा हुनाको कारणले गर्दाखेरि यहाँ चाहिँ एकदमै सब्जीहरू राम्रो राम्रो सब्जीहरू हुन्छ र हाम्रो अर्ग्यानिक सब्जीहरू पाइन्छ यहाँ कालिम्पोङमा चाहिँ र त्यसले गर्दाखेरि अब हाम्रो घरको मान्छेहरूले घरको अरू सदस्यहरूले अनलाइन सपिङहरू पनि गर्छ गर्नु त तर अनलाइन सपिङ गर्दाखेरि चाहिँ कतिवटा कुरा आफुले चिताएको जस्तो हुँदैन रहेछ अब अनलाइनमा राम्रै देख्छ फेरि आउँदाखेरि चाहिँ त्यो आफुले चिताएको जस्तो र भनेको जस्तो अब हुँदैन रहेछ जस्तो लुगाहरूमा भन्नुपर्दा कोही अलिकति सानो साइजकोहरू पनि आउँदो रहेछ र कलरहरू पनि नमिल्दो रहेछ हो त्यसरी पनि हुँदो रहेछ र घरकोहरूले सब्जीहरू के के के के चिजबिजहरू मगाउँदाखेरि र मैले देख्दाखेरि मलाई अलिकति रा त्यति साह्रो राम्रो चाहिँ लागेन लाग्नु चाहिँ सजिलो त सजिलो भयो घ घरमै सबैकुरो आयो तर अलिकति आफुले चिताएको जस्तो र भनेको जस्तो भएन गर्दाखेरि चाहिँ म चाहिँ अब हाम्रो कालिम्पोङको हाट बजार छ हाट बजार हाट लाग्छ र अहिले हालैमा त कालिम्पोङमा बिहिबार बिहिबारे हाट भनिन्छ हाम्रो बिहिबारे हाटमा चैँ एकदमै अर्ग्यानिक जिनिसहरू पाउँछ सबै यहाँ कालिम्पोङमै भए भएको जिनिसहरू हामीले अर्ग्यानिक जिनिसहरू खानु पाउँछौ पाउँछ त्यले गर्दा गएर आफै गएर अलिकति दुःख गरेर आफै गएर किन्नु सक्यो भनेदेखि हामीले राम्रो राम्रो चिजहरू पाउँछ अब अहिलेको हालैको टमटरको स्थिति अरू सब्जीहरूको पनि स्थिति एकदमै राम्रो छैन एकदमै खराब छ अब भनौँ भने सबै मान्छेहरूले सायद टमटर किनेर खानु सकिरहेको छैन हामीले टमाटर किनेर खानु सकिरहेको छैन किनभने त्यो टमाटरको दाम यति साह्रो बढेर गयो त्यस्तो त्यो सँगसँगै टमाटर सँगसँगै अरू सब्जीहरूको पनि दाम एकदमै बढेर गएको छ त्यसले गर्दा किनेर खानु पनि मान्छेलाई एकदमै असुबिस्ता भइरहेको छ त्यले गर्दाखेरि एकदमै साह्रो छ अनि यो कालिम्पोङमा बनिने यहीँ बनिने थुक्पा फम्बी फिङ यो बाहिर देश विदेशबाट पनि अर्डर भइरहेको हुन्छ यहाँ बनिन्छ कालिम्पोङमा एकदमै राम्रो बनिन्छ जस्तो कालिम्पोङमा बनिन्छ त्यस्तो अरू ठाउँ बनिनु सक्दैन त्यले गर्दाखेरि बाहिर बाहिराबाट पनि अर्डर भइरहेको हुन्छ त्यसले गर्दा यो कालिम्पोङको हाम्रो बजारमा चाहिँ एकदमै हामीले छानेर चिजबिजहरू किन्नु पाउँछौँ हामीले दामहरू घटा अलिकति घटाएर पनि किन्नु पाउँछौँ यहाँ हाम्रो एकदमै राम्रो अरू ठाउँभन्दा चाहिँ कालिम्पोङ एकदमै राम्रो छ अहिले हालैमा त झन् बिहिबारे हाट लागेको ठाउँमा हामीले धेरै राम्रो सामानहरू पाउँदैछौ धैरै राम्रो चिजबिजहरू पाउँदैछौँ त्यसले गर्दाखेरि हामीलाई धेरै सजिलो छ तर बाहिरबाट आउने टमाटर यो बाहिरबाट जुन चाहिँ आउँछ नासिकहरूतिरबाट आउने टमाटर जुन छ त्यो चाहिँ हामीले किनेर खानु सकिरहेको छैन यति साह्रो महँगो भएर गएको छ किन हो यति साह्रै अत् अति अति नै महँगो भएर गएको छ यो कुराहरूमा चाहिँ एकदमै यहाँको मान्छेहरू एकदमै दुखित छ किनेर खानै सकेको छैन सोच्नै सकेको छैन कति भइसक्यो अब हामीलाई टमाटरहरू खाने बानी बसि बसिसकेको हुन्छ तर हामीले किनेर खानु सकेको हुँदैन त्यसले गर्दाखेरि अहिले कि अब कहिले चाहिँ कहिलेदेखि चाहिँ अब यो टमाटरहरूको दाम घट्छ चिजबिजहरूको दाम घट्छ अब लुगाहरू पनि हामीले अब छानेर किन्नु सक्छौँ जस्तो कि अनलाइनमा अब हामीले कुनै एउटा कलर को मगाएको छौँ भने त्यो कलर आएको हुँदैन अर्कै अर्कै कलर आएको हुँदो रहेछ मैले घरमा अरूले अनलाइन मगाएको चिजबिजहरू हेर्छु त्यतिबेला म देख्छु र अरू अरू कलरको आएको हुँदो रहेछ र कोही अलिक साइजहरू पनि नमिल्दो रैछ अब त्यो चाहिँ अलिकति दिक्कतको कुराहरू रहेछ असुबिस्ताको कुराहरू रहेछ र आफै गएर आफै गएर छानेर अलिकति दाम घटाएर ओरेर किन्नु सकिन्छ हामीले त्यो त्यसरी गर्दाखेरि चाहिँ हामी यहाँ नजिकै हाम्रो कालिम्पोङकै दोकानहरूमा त्यसरी किन्दाखेरि चाहिँ हामीलाई दामहरू पनि अलिकति मिलाइदे मिलाइदिन्छ र हामीले कलरहरूदेखि लिएर साइजहरूदेखि लिएर सबै हाम्रो आफ्नो सुविधा अनुसार हामीले गर्नु सक्छौँ किन्नु सक्छौँ हो त्यस्तोहरू हो र त्यसले गर्दाखेरि अब कालिम्पोङमा आलुदमहरू एकदमै फेमस छ कालिम्पोङको फेमस आलुदम फम्बी थुक्पा फिङ यस्तोहरू फेमस छ छुर्पीहरू फेमस छ यसले गर्दाखेरि धेरै टाढोबाट मानिसहरू धेरै टाढो सिक्किम दार्जिलिङ डुवर्सतिरबाट धेरै टाढो टाढोबाट मान्छेहरू यहाँनिर किन्नु आइरहेको हुन्छ त्यसरी त्यसले गर्दाखेरि अनलाइन मात्रै हेरेर पनि हुँदैन त्यसले गर्दाखेरि यहाँनेरि हामीले राम्रो राम्रो चिजहरू पाउनु सक्छौँ यस्तै छ